ए हजुर दाजु ग्यास सिलिन्डर कहिले आइपुग्छ होला हौ मैले मैले त अस्ति नै अर्डर गरेको तपाईँको आज एक घन्टा दुई घन्टा जस्तो अगाडि नै अलिक छिटो आइपुग्छ होला भनेको खोई आइपुग्दैन मलाई ग्यास सकिसकेर अब यहाँ त खानाहरू पकाउनु सबै ऊ यो भई सकिसक्यो त्यही भएर त्यही होइन नि तपाईँको त्यो भनेर त भएन नि अब हामीलाई चाहिन्छ खाना बनाउनु खाना बनाउनुदेखि लिएर हरेक कुरा ग्यासमै पकाउनुपर्छ अब त्यो त तपाईँले पनि बुझ्नुपर्छ नि त घरेलु कुराहरू के के हुन्छ अब यस्तै प्रकार हो भने त तपाईँसँग त हजुर अब यस्तै यही प्रकारले हो भने त तपाईँसँग यहाँ सुन्नु है यहाँ अब विश्वासै टुटिन्छ नि किनभने त अस्ति नि तपाईँले छिट्टै टाइमले नै दिनुहुन्छ होला भनेर एउटा तपाईँसँग विश्वाससँग जुन चाहिँ तपाईँसँगको पहिलाको रिलेसन थियो त्योअनुसारको विश्वासमा चाहिँ गऱ्यो एउटा तपाईंले अहिलेसम्मन् ल्याइदिनुभएको छैन र अहिलेसम्मन् जुटाउनुभएको छैन र चाहिँ हामीलाई प्रब्लम पऱ्यो र चाहिँ फर्दर चाहिँ के छ सोच्नुपर्ला किनभने अब तपाईँसँग जुन यो विश्वास थियो त्यो चाहिँ अब भएन भने चाहिँ अब तोडिन्छ नै होला जस्तो लाग्यो किनभने अहिलेसम्म तपाईँले ल्याइदिनुभएको छैन हो अब तपाईँले चाहिँ मैले अहिले सुन्नुहोस् अहिले अहिले गरेको पनि होइन मैले तपाईँको अस्ति एक दुई दिन जस्तो अगाडि नै एड्भान्समा तपाईँलाई भनेको है अनि त अहिले तपाईँले भन्नु हुँदैछ अब माइन्ड नगर्नु त्यस्तो हुँदैन होला त्यस्तो हुँदैन होला भनेर अब कसरी चाहिँ हामीलाई पनि लाग्छ किनभनेयो त एउटा विश्वासमा तपाईँलाई अर्डर गरेको कुरा हो विश्वासमा गरेको कुरा हो अब त्यही

अब त्यही पाराले हो भने यहाँ सुन्नुहोस् है अब हामी चाहिँ अब हाम्रो पासबुकहरू सबै रिटर्न माग्ने हो त्यहाँबाट कताबाट हुन्छ म्यानेज गर्नुपर्ला किनभने यदि टाइम्ली हामीलाई चाहेको समयमा चाहिँ आउँदैन भने त अब के गर्नु एक एकवटा विश्वास हुन्छ नि त दाजु विश्वासमा काम गरेपछि आउनु पऱ्यो नि त विश्वासमा काम विश्वासमा चाहिँ अब त्यो जुन चाहिँ सामान आउजाउ हुन सकेन र आफूलाई चाहेको बेलामा जो दिनु सकेन भने त अब किन हो कि होइन भन्नुहोस् है के चाहिँ अब खोई तपाईँले माइन्ड नगर्नु माइन्ड नगर्नु भन्नु भनेको अहिलेदेखि होइन नभए यहाँ सुन्नुहोस् है तपाईँले अस्ति गर्दिनँ भनेको भए म हिजोअस्ति नै त्यो तल अर्को एकजना दाजुले भन्दैथियो ग्यास सिलिन्डरको उहाँले गर्नु हुँदैछ र छिटो गर्ने भए गर म यताबाट गर्दैछु भन्नु हुँदैथियो मेरो पासबुकदेखि लिएर सबै माग्नु हुँदैथियो यहाँ सुन्नुहोस् है तपाईँसँग जुन चाहिँ विश्वास गरेर वचन दिएको थिएँ वचन दिएको थिएँ त्योअनुसार चाहिँ तपाईँलाई अर्डर गरेको नि अब अब यदि तपाईँसँग मैले विश्वास नगरेको भए त त्यस्तो गर्थिनँ नि त बुझ्नुभयो हुन्छ अब के भन्नु मैले ल ल हुन्छ राखेँ दाजु हुन्छ